विशेष गरी हाम्रोमा बाली भनेको नै विशेष त गुवा हो र गुवा चाहिँ हामीलाई बेच्नु त्यति समस्या छैन किनभने यहाँबाट हामी मेटली लगेर पनि बेच्नुसक्छौँ माल बजारमा पनि लगेर बेच्नसक्छौँ यहाँबाट धुपगढी पनि लगेर बेच्नसक्छौँ र सरकार त होइन बिचौलिया नै भनौँ बिचौलिया व्यापारी नै भनौँ हामी सिधै लगेर कुनै एक व्यक्तिलाई नै दिन्छौँ र उहाँले कम्पनीहरूसँग कन्ट्रयाक्ट गरेर कम्पनीलाई दिनुहुन्छ त्यो चिजहरू र विशेष निम्बु चाहिँ यहाँबाट लगेर हामीले सिलगढी मन्डी छ सिलगढी मन्डीमा लगेर मन्डीमा दिन्छौँ र मन्डीबाट उहाँहरूले फेरि अन्यत्र खुद्रे व्यापारीहरूलाई दिनुहुन्छ र त्यो प्रकारले हामी व्यापार गर्दैछौँ